हाम्रो गाउँमा चाहिँ वेट बढाउनु चाहनेहरूले चाहिँ हरियो साग सब्जी फलफुल दही दही घिउ ठिक टाइममा सुत्ने ठिक टाइममा उठ्ने अनि मासु माछा अन्डा महहरू खाने गर्छ अनि जब बस्तीको मान्छेहरू बिमार हुन्छ उनीहरूले कुनै बजारको दबाईहरू खाने गर्दैन उनीहरू जङ्गली दबाईहरू खाएरै ठिक हुने गर्छन् उनीहरू एक्ससाइज पनि गर्छन्